हजुर मेनलाइनको यो सेन्डिकेट हो ए हजुर तपन भाइ बोल्नु भएको ए भाइ मैले तपाईँलाई हिज एउटा सिलगढी जानुको लागि एउटा ट्या ट्याक्सी बुक गर्न लगाएको थिएँ नि ए हजुर हजुर मैले त्यही त नौ बजी हिँड्नु पऱ्यो भनेर तपाईँलाई मैले भनेको थिएँ नि ए बुक गरिदिनु भएको थियो है तपाईँले त्यो भाइ अहिलेसम्म आइपुगेको छैन त म बसिरहेको छु हेर्नुहोस् न यी बाहिर सडकमा निस्केर बसिरहेको छु आमालाई पनि लिएर बसिरहेको छु डक्टर देखाउँनु जाउँ भनेर नि सिलगढीको लागि कि अन्त त्यही कारण बाह्र बजीको एपोइन्टमेन्ट छ यता उति हिँड्नु पनि नौ बजी हिँड्यो भने त हामी दुई अढाई घन्टमा त पुग्छ नि त भाइ छिटो भनिदिनुहोस् न ड्राइभर भाइको मलाई अलिकति मोबाइलमा सेन्ट गरिदिनुहोस् न भाइ अलिक ढिलो आएको जस्तो भयो कि त्यही कारणले गर्दा फेरि बाटो जाम हुन्छ यहाँदेखिको लिएर कालिम्पोङदेखिको लिएर सिलगढीको बिचमा कस्तो डरलाग्दो बाटोहरू छ अन्त त्यही कारणले गर्दाखेरि अलिक टाइममै निस्किएन भने त अलिक ऊ यो हुन्छ नि आजै म त साढे आठतिर निस्कियौँ भनेको थियोँ अघिदेखि साढे आठदेखि बसेको छु गाडी नआइपुग्दाखेरि फेरि तपाईँलाई मैले रिमाइन्ड गराएको नि ड्राइभर भाइ ढिलो आएर ए तपाईँले पनि फोन गरिदिनु भयो भाइलाई ए ऊ निस्कि सक्यो अरे है ए ठाकुर बारीमा पठाइदिनोस् न ल मजिदको त्यहाँनिर म आमा लिएर बाहिरै बसिरहेको छु कि अन्त हुन्छ गाडीको नम्बर कति भयो डब्लू बी सेभेन जिरो टू एट ए हुन्छ हुन्छ भाइ राम्रै छ होला नि है त्यो ड्राइभर भाइ ए हुन्छ किनभने डर लाग्छौ कुन्नि किन अब बिमारी आमा लिएर जाँदैछु कि अन्त अब राम्रो अलिकति सिनियर ड्राइभर छ भने चाहिँ के हुन्छ भने नि अब स्लोली मजाले चलाउँछ नि त अलिक यङहरू छ भने चाहिँ यस्तो डरलाग्दो चलाउँछ कि त्यसमा चाहिँ भाइ बिस्तारी हिँडन भन्नुपर्छ नि त त्यही कारणले गर्दा ए सिनियर ड्राइभरै पठाइदिनु भएको छ ए हुन्छ हुन्छ थ्याङ्क यू तपन भाइ हजुर दु ख दिइबस्छु है तपाईँलाई मैले हुन्छ राखे ल गाडी आ ऊ गाडी आएको जस्तो लाग्यो मलाई अलिक हर्न लाग्दैछ कि त्यहाँदेखि म रेडी हुन्छ नि अब ल आमा लिएर गाडी चढ्नु हुन्छ थ्याङ्क यू ल